हामी आफ्नो समुदाय बाहिर बाट निस्किए पछि हामीलाई हामी नेपाली आँखाले नाकले अर अनुहारले नै अलग्गै देखिहाल्छ नाकबाटै छुटिहाल्छ आँखाबाटै छुटिहाल्छ अनुहारबाटै छुटिहाल्छ यो हामी नेपाली यो जात त्यो जात भन्दै हामीलाई भेदभाव भइ नै रहन्छ हामीलाई यस्तो भनेर नेपाली भनेर अन्य जाति भनेर भनिहाल्छन्